नेपाली भाषामा चाहिँ अन्य भाषा संस्कृतिहरूको चाहिँ धेरैभन्दा पनि अब केही हदसम्म हामीले है प्रभाव देख्न सक्छौँ धेरै भन्न मिल्दैन किनभने नेपाली भाषा आफैमा यसको एउटा मौलिक यस अस्तित्व छ जस्तो कि अब हामीले यसै त अब भाषालाई हामीले हेऱ्यौँ भने भाषाको एउटा आफ्नै मौलिक एउटा इतिहास हुन्छ नेपाली भाषाको पनि एउटा आफ्नो इतिहास छ तर तापनि कतिपय यसको संसर्गमा रहेको कारणले गर्दा विभिन्न जात सम्प्रदाय है को कारणले गर्दाखेरि चाहिँ उनीहरूले बोलिने भाषा अनि उनीहरूको संस्कृतिको कारणले गर्दा पनि कतिवटा प्रभावहरू भने नेपाली भाषामा पनि रहेको चाहिँ हामी पाउन सक्छौँ जस्तो कि हामीसँग बेसी मात्रामा नेपाली भाषाको प्रभाव रहेको भनेको संस्कृत हो संस्कृतको त कतिपय शब्दहरू सोझै नेपालीमा आएका छन् जसलाई हामी तत्सम शब्द भनेर भन्छौँ कतिवटा शब्दहरू सुधारेर पनि आएका छन् संस्कृतिको संस्कृत शब्द भाषाको चाहिँ धेरै मात्रमा प्रभाव नेपालीमा रहेको पाइन्छ अन्य भाषाहरूको तुलनामा र त्यसरी नै हिन्दी भाषाको पनि प्रभाव हामीले रहेको पाउँछौँ बङ्ला भाषाको पनि प्रभावहरू रहेको पाउँछौँ त्यसरी उर्दू लगायत पनि विविध भाषाहरूको प्रभाव नेपाली भाषामा रहेको पाउँछौँ संस्कृतिलाई हेर्नु हो भने हामीले भारतीय गोर्खा जाती है एउटा दार्जिलिङ क्षेत्रमा रहे तापनि यसको नजिकमा है सँगै सँगै हातेमालो गरेर आउने विभिन्न जातिहरू छ जस्तै हामी बङ्गालीहरू हेर्न सक्छौँ बेङ्गाली जाति बिहारी भयो है मुस्लिमहरू भयो विभिन्न अन्य जातिहरूको चाडपर्वहरू उहाँहरूको संस्कार संस्कृतिहरू पूर्ण रूपमा हामीलाई त्यसको प्रभाव नपरे तापनि त्यसको आंशिक प्रभाव भने चाहिँ हामीलाई पर्न जान्छ जस्तै हामी होलीहरू मनाउने गर्छौँ होलीको पनि प्रभाव हामीलाई छ जुन चाहिँ हाम्रो नेपाली है जाति नेपाली भाषीमा त्यो नहुन सक्छ जस्तो कतिवटा कुरा हामीले दिपावली भन्छौँ दिवाली है त्यो पनि हामीले हेर्दाखेरि उस्ताउस्तै देखिन्छ सामान्य रूपमा हामी नेपाली जातिले पनि मनाउँछौँ त्यो अन्य जातिले पनि दिपा दिपावली भनेर मनाउँछन् नेपलीमा हामी भाइटिका भन्छौँ अन्य जति पनि हिन्दी भाषी अन्य जातिहरू हुनुहुन्छ उहाँहरूले भाइदुज भन्ने शब्दहरूको पनि हामीले एउटा प्रयोग गरेर उहाँहरूले पनि त्यसलाई केही हदसम्म मानेको देख्छौँ त्यस्तै प्रकारले हामीले संस्कृतिको कुरा गर्दा रक्षा बन्धन भन्छौँ हामी है त्यो रक्षा बन्धन चाहिँ खासमा जहाँसम्म हामीले बुझ्दाखेरि अन्य भाषी अन्य सम्प्रदायको एउटा रक्षा बन्धन शब्द त्यसलाई हामीले एउडा राखीको रूपमा पर्वको रूपमा पनि हामी नेपाली जातिले मनाउने गर्छौँ लगायतका यस्ता विभिन्न संस्कार संस्कृतिहरू छ जो अन्य जातिबाट चाहिँ नेपाली भाषामा भाषीलाई नेपाली जातिलाई पनि प्रभाव परेको हामीले यसरी पाउन सक्छौँ